यो भन्नु पर्दा चाहिँ अब म चाहिँ अब कस्तो प्रकारको अब सिजनल प्लान्ट्स पनि हुन्छ हो सिजनल फुल जस्तो अब दसैँ तिहार आउनु आँट्दा अब सयपत्री भयो है मखमली भयो अनि अर्को गदावरीको कटिङ राखेर है अग अगाडिदेखिको अब म कति कहिले भन्नु पर्दा चाहिँ अब मार्चदेखिको अब कटिङहरू अब किनभने रुट सुट गर्नु टाइम लाग्छ है अब त्यति बेला टाइमदेखिको अब बालुवामा अब मजाले कटिङ गरेर राख्ने गर्छु अनि अहिले अब त्यो जरा जब रुट हान्नु थाल्छ त्यति बेला चाहिँ अब सारेर पटमा राखेर अब अक्टोबरहरूतिर फुल्छ ढिलो फुल्छ गदावरीले चाहिँ मखमलीले टाइम लगाउँछ अनि सयपत्रीहरू त्यसरी रोप्ने गर्छु अनि अरू अब जिरेनियम भयो एन्जेलियाहरू भयो त्योहरू सब कटिङ गरेर हो सिजन अनुसार फुल्छ उनीहरू पनि अनि अर्कै अब धेरै अब अब लिलीहरू भयो हो अब धेरै प्रकारको अब फुलहरू रोजहरू सब कटिङ गरेर कि चाहिँ अब बिरुवा अब बजारदेखिको किनेर हो त्यस्तो अब सिजनल पनि रोप्छु तर अब सिजनल छोडेर अहिले त अब प्लान्ट सबले प्लान्ट प्रिफर गर्छ है अब स्नेक प्लान्टहरू भयो हो अनि स्नेक प्लान्टको अब एउटामा रोपे पछि थुप्रो भइहाल्छ त्यसलाई अब डिफ्रेन्ट डिफ्रेन्ट पटहरूमा सारेर पेस लिल्लीहरू भयो हो छिटो हुर्किहाल्छ उनीहरू चाहिँ अब सलुकेन्टहरू सक्कुलेन्टहरू सक्कुलेन्ट झन् नि अब एउटा पत्ताबाट सरिहाल्छ हो सक्कुलेन्ट भयो मनी प्लान्टहरू सब अब अलिकति पानीमा हाल्यो भने पनि उनीहरूले त रुट दिइहाल्छ हो अनि त्यस्तै प्रकारले चाहिँ अब म पानीमा अब प्लान्टहरू चाहिँ अब जो अब पानीमा फुल्ने छ त्योहरूलाई चाहिँ म पानीमा हाल्छु अरू चाहिँ माटोमा रोपेर हो फेरि अब पानी भन्दा चाहिँ अब माटोमा चाहिँ छिटो अब हुर्किहाल्छ पानीमा चाहिँ एकदम मैले अस्ति एक्सपेरिमेन्ट गरेको थिएँ एउटा मनी प्लान्टको अब सेम बोट बराबरको एउटा चाहिँ माटोमा हाले एउटा चाहिँ अब पानीमा हालेर राखेको थिएँ पानीमा चाहिँ ढिलो ग्रोथ हुँदो रहेछ हो प्लान्टहरूको अनि अर्को माटोमा चाहिँ क्लेमा हालेको थिएँ हो क्लेमा चाहिँ छिटो ग्रोथ दियो मलाई चाहिँ अनि यसरी नै हुर्काउने गर्द छु